हेलो सुन्नु तपाईँ टेलर मास्टर बोल्नु भएको मेरो कपडा सिलाउनु थियो मेरो र नानीको लागि कस्तो कस्तो डिजाइनहरू बनाउनु हुन्छ नि तपाईँले अब मलाई त बिस्तारै चाहिएको नि अब चौबन्दी त चौबन्दी नै हो अब नाम चाहिँ पुरानै डिजाइन हो र पनि अलिकति त्यसलाई चाहिँ मोडिफाइ गरेर अहिले अलिक डिजाइन लगाएर होइन अलिक स्टाइलिस मन परेको बनाउनु सक्नु हुन्छ तपाईँले हजुर हजुर मलाई चाहिँ अब अलिकति डिजाइन सिम्पल लुगामा प्लेन लुगामा सादा लुगामा होइन अन्त अलिकति डिजाइन बोर्डर लागाएर अलिक जस्तै स्टाइल देखियोस् न त्यस्तो चाहिएको मलाई चाहिँ अलिकति स्टाइलिस हजुर मैले सादा ल्याएको छु कपडा त सादामा अलिक सादामा चाहिएको मलाई चाहिँ अलिक स्टाइल देखिन्छ नि त त्यसमा चाहिँ अनि कुर्तीहरू चाहिन्छ टप्सहरू टप्सहरू हो त्यसमा डिजाइनहरू हुन्छ नि तपाईँकोमा हजुर ए हजुर हुन्छ म आउँछु तपाईँको दोकानमा कि बनाइदिनु होस् न हजुर तपाईँकोमा कपडा त पाइँदैन होला ए तपाईँले ल्याएर बनाइदिनु हुन्छ तर मलाई मन परेको रङ ल्याइदिनु हुँदैन होला फेरि हुन्छ म कपडा लिएर आउँछु नि त तपाईँको दोकानमा मेरो नानीको दौरा सुरुवाल छ नानीलाई अलिक डिजाइन भएकै बनाइदिऊँ भनेर नि नानीलाई चाहिँ दौरा सुरुवाल तपाईँले सादामा बनाइदिनु भयो भने वरिपरि डिजाइन हालेर हुन्छ नि नि नानीलाई दौरा सुरुवाल अनि मलाई चाहिँ कुर्तीहरू टप्सहरू त्यही बनाउँदै गरौँ अहिले अहिलेलाई होइन अन्त मेरो चौबन्दी चाहिँ अलिक पछाडि बनाउछु तपाईँलाई सोधी ओरि फोन गरेर आउँछु नि कि अनि अहिले चाहिँ होइन म कपडा ल्याउँछु तपाईँलाई भन्छु नि अन्त लिएर भन्छु अनि मेरो नानीको लागि चाहिँ अहिले बनाइदिनु होस् हो दौरा सुरुवाल